हाम्रो क्षेत्रमा फुटबलाई एज अ मेन उयेस खेला खेलिन्छ अनि त्यसमा ठुल्ठुलो कपहरू खेलाइन्छ सुरुमा हाम्रो लिग सुरु हुन्छ त्यसमा टोटल आठवटा टिम भाग लिन्छ जस्तै हिमांशु भयो सुसलीम यूबी पुलिस जोर्जेन सेयर अनि गोरुबथान सुबोध एफसी आउँछ त्यो मार्च महिनामा खेलाइन्छ त्यसको लगातार पिछे यो जुन जुलाईमा कालिम्पोङ सुपर लिग सुरु हुन्छ त्यसमा दुईवटा टिमहरू थपिन्छ त्यस्ता भयो गितडाब्लिङ एफसी युनाइटेड एफसी अनि हाम्रो कुमुद एफसी त्योहरू सबै धुमधामले खेलाइन्छ प्लेयरहरू थुप्रो जग्गाहरूबाट आउँछन् बाहिर पाखाकोहरू आउट स्टेटहरू पनि आउँछ आएर खेल्छन् हाम्रोमा यस्तै नाइजेरियन प्लेयरहरू हब्सी प्लेयरहरू पनि आएर खेलिन्छन् अनि त्यो निकै धुमधामले मनाइन्छ अनि आएर पछाडि इन द मिड अफ् जुलाईदेखि हाम्रो इन्डिपेन्डेन्ट सिल्ड कप नक आउट टुर्नामेन्ट सुरु हुन्छ त्यो थुप्रो प्रकारको हुन्छ स्कुल लेबल अनि नक आउट सिनियर डिभिजन हुन्छ त्यसमा धेरै पाखाको प्लेयरहरू पनि आइन्छ पाखाको क्लबबाट पनि आउट अफ् स्टेट अनि इन्टरनेसनल नेपाल भुटानहरूबाट पनि प्लेयरहरू आउँछन् अनि हाम्रो एफ्रिकन कन्ट्रीहरूबड पनि थुप्रो प्लेयरहरू आउँछन् यता लोकल एरिया खेल्नु यहाँनिर त्यो धुमधामले खेलिन्छ त्यसको लगत्तै पछि अक्टोबरको टाइमहरूतिर गोल्ड कप हुन्छन् गोल्ड कप पनि निकै स्वादले नै खेलिन्छ हाम्रोपट्टि फुटबल एज अ फेस्टिभल पनि मान्छ वर्षमा हुने खेलाहरू धेरै राम्रो खेलिन्छ